हाम्रो स्थानीय दार्जिलिङमा स्थानीय संरक्षण गर्नु पर्ने वातावरणीय संरक्षण गर्नुपर्ने चाहिँ मुख्य कुराहरू चाहिँ दिनप्रति दिन दार्जिलिङमा हाम्रो ठाउँहरूमा चाहिँ मैला कुचैला फोहोर पर्याप्त मात्रामा धेरै मात्रामा हुने गर्दछ र त्यो फोहोर मैलाहरूलाई चाहिँ सही ठाउँमा हामीले राखेर अथवा सही ठाउँमा फ्याँकेर हामीले त्यो वातावरणलाई चाहिँ हामीले संरक्षण गर्न सकिन्छ किन भन्दाखेरि त्यो फोहोर मैलाहरू जत्ताभावी हामीले फ्याँक्यौँ भने आफ्नो वातावरण दूषित हुन्छ र यसैकारणले गर्दामा चाहिँ हामीले त्यो प्रकारको मैला कुचैलालाई हामीले सही ठाउँमा फ्याँकेर नै हामीले आफ्नो वातावरणको संरक्षण गर्न सकिन्छ र यो पलको चुनौतीहरू धेरै छ जुन चुनौतीमा चाहिँ हामीले रूख रूखपातहरू वि विरूवाहरू हामीले रोप्नपर्छ जुन रोपेर चाहिँ हामीले आफ्नो पर्यावरण आफ्नो वातावरणलाई चाहिँ शुद्ध समृद्ध बनाउन सकिन्छ र यो जुन यो स्रोतले गर्दामा चाहिँ यो प्रकारको मैला कुचैला यो प्रकारको समस्याहरूले गर्दामा चाहिँ हाम्रो इको सिस्टममा टुरिज्ममा पनि हाम्रो पर्यटकहरूमा पनि धेरै मात्रामा प्रभाव परिरहेको छ किनभन्दा दिनप्रति दिन हाम्रो ठाउँहरूमा धेरै मात्रामा मच्छर धेरै मात्रामा प्रकारको हामीले रोग हरू पैदा भइरहेको छ आइरहेको छ र यसमा हामीले हटायौँ भने चाहिँ हामीले अझ यो पर्यटन इको टुरिज्मलाई हामीले अझै अघि बढाएर लान सकिन्छ र यसप्रकारको दुर्गन्ध र यसप्रकारको मैला कुचैला हामी जत्ताभावी फ्याँके भने चाहिँ हामीले यसमा इको सिस्टममा पनि धेरै मात्रामा प्रभाव पर्छ र हाम्रो क्षेत्रमा चाहिँ विशेष गरेर हामीले रूखपात रोप्नु पर्छ हामीले हामीले मैला कुचैला फ्याँक्नु हुँदैन हामीले विरूवा रोप्नु पर्छ हामीले सबै एक भएर र हामीले जनचेतना कार्यक्रम गर्नुपर्छ गाउँ ठाउँ सर सफाई गर्नुपर्छ जलहरू आफूले प्रयोग गरेको नराम्रो दूषित पानीहरूलाई हामीले सही ठाउँमा हामीले त्यसलाई फ्याँकेर हामीले सही ठाउँमा टुङ्गो लगाएर लगाउन सकिन्छ र यस प्रकारको धेरैवटा चुनौतीहरू छ जो प्राकृतिक वातावरणसँग हाम्रो सम्बन्ध हाम्रो जुडिएको छ र यो चुनौतीहरूलाई हामीले अघि बढाएर अथवा यी चुनौतीहरूलाई हामीले जित्नुको निम्ति चाहिँ हामी सबैभन्दा पहिला चाहिँ हामी सचेत शिक्षित हुन आवश्यक छ